हेलो दा त्यो मैले अस्ति बुक मगाएको थिएँ नि पै अस्ति अस्ति भर्खर त्यो बुक चाहिँ मलाई धेरै मनपऱ्यो हो अझै म त्यस्तै बुकहरू मगाउनु सोचिरहेको छु तपाईँकोमा त्यस्तै बुकहरू छ भने मलाई उएस देखाइदिनुहोस् न यसो फोटो मेरो नम्बरहरू मेरो नम्बर तपाईँलाई म तपाईँको नम्बर मेरो बुक बुकमा देखेको थिएँ मैले त्यो पेज सानो लिस्ट सिटमा त्यहाँ तपाईँलाई मेरो नम्बर दिन्छु यसो छ भने मलाई सेयर गरिदिनुहोस् हो बुकको फ्रन्ट पेज मलाई म म तपाईँलाई भन्छु इन्ट्रेसलाग्दो कुन चाहिँ कुन चाहिँ मनपर्छ त्यो अस्ति तपाईँले दिनु भएको बुक चाहिँ मलाई धेरै मनपऱ्यो त्यो बुकमा धेरै राम्रो राम्रो कुराहरू थियो पढ्ने पढ्ने लायकको थुप्रै दामी दामी नयाँ ज्ञानको कुरा नयाँ नयाँ सिख नयाँ कुराहरू थियो त्यो चाहिँ सबै मैले पढेर राखिरहेको छु अहिले त्यो बुक पनि अन्त तपाईँलाई तपाईँकोमा भएको अझै राम्रो राम्रो बुकको मलाई सजेस्ट पनि दिनुहोस् अलिक के अफ उयो मलाई अब एउटा अप्सन जस्तै नै के के भन्नु त्यो के के राम्रो छ त्योहरू सब भन्दिनोस् हैन अप्सन दिनोस् राम्रो खाल्के तपाईँ तपाईँ चिनाजाना दा भनेर मैले तपाईँलाई भन्नु भनेको बुकको बुकहरू चाहिँ त्यही भएर अब म अझै मगाउने सोचिरहेछु अझै बुक पछि फ्युचर उयो भविष्यमा अझै मगाउनु सक्छु म त्यसै कारण दा अब यो नम्बर पनि राखि राखिदिनोस् मेरो त्यही भएर अब तपाईँलाई म अझै भन्छु नयाँ नयाँ बुकहरू तपाईँले कुन चाहिँ कुन चाहिँ नयाँ नयाँ बुकहरू आएको छ अब त्यो बुकहरू पनि मलाई सेयर गरिदिनुहोस् लिङ्क उएसबाट फोटो खिचेर नयाँ बुक आएको छ भाइ भनेर यसो म अझै नयाँ किन्नु किन्छु पनि अन्त पढ्नु पनि नयाँ ज्ञान पनि हासिल गर्नु चाहन्छु थुप्रै त्यस्तो नयाँ ज्ञानको कुराहरू तपाईँलाई धेरै धेरै धन्यवाद त्यो बुक दिनु भएको बुक मलाई सजेस्ट पनि गर्नु भयो तपाईँले त्यही गर्नु भएकोमा मलाई धेरै मनपऱ्यो त्यो बुक चाहिँ तपाईँले प दिनु भएको पुरा राम्रो थियो त्यो चाहिँ दामी दामी कुरा नयाँ नयाँ कुरा पनि सिक्नु पायो अझै म त अहिले अब नयाँ बुकहरू राख्ने आशा गर्छु तपाईँको बुक स्टोरमा अझै नयाँ नयाँ बुक नयाँ ल्याएको नयाँ मान्छे सब नयाँ थरी थरी नयाँ नयाँ प्रकारको नयाँ उयोहरू भएको सोच नयाँ विचार सब नयाँ भएको छ भने अझै मलाई सजेस्ट गर्नु अन्त अझै तपाईँकोमा थुप्रै बुकहरू हुन् छ होला अझै म पढ्नु चाहन्छु म अझै भविष्यमा उयो पनि गर्नु चाहन्छु अब यो एउटा मैले मगाइसकेको छु तपाईँकोबाट अब त्यही दुइटाजस्तो मगाएको थिएँ त्यही पढ्दैछु अहिले म अहिले त्यो आदिमै छु त्यस आदिमै मैले थुप्रै कुराहरू नयाँ सिक्नु पाउँदैछु नयाँ चिज नयाँ नयाँ कुरा अझै त्यो फुल पढ्दा चाहिँ राम्रो हुन्छ होला भन्ने म राम्रो आशा गर्छु